माछा मार्नु जाँदा चाहिँ अब चुनौतीहरू के के छ भने अब हाम्रो त खोलाहरू पनि टाढो नदी टाढो भएकोले गर्दाखेरि अब जानु एकदम भिरको बाटो छ र जोसुकै जान सक्दैन अब के भन्छ लेडिज पर्सनहरू हिँड्नु साह्रो छ र ओह्रालो अलिक भिरको बाटो जाँदै गर्दा लै अब लड्ने डर हुन्छ किनकि झोडी हुन्छ झोडी जङ्गल गएर अब त्यस्तै पन्ध्र बिस मिनटको बाटो छ ओह्रालो एकदमै र जाँदाखेरि पनि होसियार जोगिएर जानुपर्छ र जोसुकै चाहिँ जान सक्दैन माछा मार्नु जानु अन्त तल जाँदा तल गएर पनि अब आ हिउँदोतिर त ठिकै छ सुक्खा महिनातिर विन्टर सिजनतिर त ठिकै छ तर अहिले जुन चाहिँ बर्खा जुन चाहिँ यो रेनी सिजनको टाइममा चाहिँ खोलाहरू एकदमै चिप्लो हुन्छ लेउ लागेको हुन्छ डुङ्गातिर र चिप्लेर लड्ने डर हुन्छ र माछाहरू अब नि एकदमै अब खोला पनि फोर्समा भएकोले गर्दाखेरि अब मार्नु चाहिँ एकदमै कठिन छ यसलाई मार्नु साह्रो पर्छ हुनु त अब अहिले बर्खामा माछा त धेरै नै पाइन्छ तर अब यसलाई मार्नु चाहिँ अलिक अप्ठ्यारै पर्छ किन अब यति बेला बल्छीहरू खेलेर जाल हान्नु सकिँदैन एकदम पाहाडे खोला भएकोले एकदम फोर्स भएकोले चाहिँ जालहरू चाहिँ छेउछेउमा मात्रै सकिन्छ छेउछेउमा सानै माछा हुन्छ ठुल्ठुलो माछा मार्नुको लागि चाहिँ बिचमै पस्नुपर्दा अब जालहरू चाहिँ बिचमा हान्न सकिँदैन र बल्छी खेल्न सकिन्छ र बल्छी खेल्दा चाहिँ एकदमै अब टाइम लाग्छ जुनसुकै माछाले त्यो फोर्सले गर्दाखेरि सानसानो गँडेउलाहरू गङ्गटाहरूले पनि त्यो चारो खाइदिन्छ हो अन्त अब माछाहरू भनेको जस्तो माछाहरू पर्दैन एउटै माछा मार्नु आधी घन्टा एक घन्टा लाग्छ अन्त यो के भन्छ चारो माछालाई दिने चारो हुन्छ यो झारतिर अड्केर फसिन्छ बल्छीहरू अन्त माछा मार्नु चाहि अब बर्खाको सिजनमा चाहिँ एकदमै साह्रो छ र अब विन्टर सिजनमा गयो भने चाहिँ अब माछा मार्नुतिर गयो खोलातिर गयो भने चाहिँ विन्टर सिजनमा चाहिँ लेउहरू पनि हुँदैन खोलाको जुन चाहिँ वेग हुन्छ यो पनि एकदमै कम्ती हुन्छ र अब यसलाई जाल भयो जाल लगाएर नभए मसजी नेट हुन्छ जुन चाहिँ माछा मार्ने एउटा छेकेर माछा मार्ने त्यो चाहिँ सजिलै हुन्छ मा प फोर्सहरू जुन चाहिँ त्यसको वेग कम्ती भएकोले गर्दाखेरि माछा मार्नु पनि एकदमै सजिलो हुन्छ र खोलाको माछाहरू पनि प्रायः प्रायः अब सानै भए तापनि धेरै मात्रा देखिइहाल्छ एकदमै अब र माछा मार्नु चाहिँ विन्टर सिजनमा अलिक सजिलो लाग्छ मलाई चाहिँ र अब हाम्रोतिर त चक्रपातहरू केही छैन बर्खायाममा चाहिँ त्यही हो पानीहुरी अब चट्याङ्गहरू हान्छ मौसम चाहिँ अब पानीहरू पर्छ र यति बेला चाहिँ बाढीहरू आएर बगाउने डर हुन्छ अब मान्छे सबै सामानहरू यस्तो समयमा चाहिँ अब बिचमा नगएर चाहिँ अब छेउछेउमा अब अलिक ठुलो डुङ्गाबाट उँभो हेर्दै साथी लगेर गएर कसैलाई चाहिँ उख यसो चङ्खो भएर हेर्दै माथितिर हेर्दै खेल्यो भने चाहिँ अब सक्छ नभए चाहिँ अब बर्खातिर चाहिँ नगएको नै राम्रो अब अब त्यहाँ गयो भने चाहिँ एकदम बाढी आउने डर हुन्छ चिप्लेर खोलातिर पस्ने डर हुन्छ र जोगिएर खेली परिहाल्यो भने यसो अब आफूलाई टाइमपासको लागि खेल्नु परिहाल्यो भने यसो जोगिएर अलगै बसेर खेल्दा चाहिँ हुन्छ